विशेष मेरो खाद्यको चाहिँ व्यान्जन चाहिँ खिर हो यो खिर चाहिँ सबैले मन पराउँछ यो खिर पकाउँदा खेरि चाहिँ विशेष चिनी चाहिन्छ दुध नरिवल सबै कुराहरू चाहिन्छ र यो सबैले मन पराउँछ यो ब यो बनाउँदाखेरि चाहिँ बस्तीको चामल तेज पत्ता दुध सबै हालेर मजाले भुटेर मजाले म अ घिउ हालेर अलिक मजाले भुटेर मजाले उमालेर तयार पारिन्छ